हजुर अब यसको विषयमा भन्नुपर्दा चाहिँ है अब व्यक्तिहरू चाहिँ हुन् यी व्यक्तिहरू चाहिँ हुन् हजुर फुटबलमा भयो भाइचुङ भुटिया फेरि फुटबलमै सुनिल छेत्री अनि श्याम थापा ज्यु हजुर